खै त्यस्तो त हाम्रो गाउँतिर त्यस्तो हुँदैन त्यो भा के हरे भाले जुधाई घोडा गाडी त्यस्तो केही हुँदैन यतातिर तेस् अहिलेसम्म त त्यस्तो अनुभवै छैन